हजुर नमस्ते भन्नुहोस् हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर एकदमै हजुर एकदमै गर्नसक्छु नि तपाईँले अफर गर्नुभएको है हजुर हजुर हजुर

हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त स्क्रिप्ट मलाई हातैमा हार्ड कपी पठाइदिनु हुने कि फोनमा पठाइदिनु हुने हजुर ए हुन्छ मलाई एकचोटि पठाइदिनु होस् है म एक एकपल्ट हेर्छु त्यसपछि म तपाईँलाई हजुर त्यसपछि म भन्छु नि है हजुर हुन्छ निर्देशकलाई पनि यसो भेटेर कुराकानी गर्नु पाए अ अलिकति राम्रो हुन्थ्यो है हजुर

ए ए हुन्छ हुन्छ हुन्छ धेरै धेरै धन्यवाद सम्झिनु भएकोमा